हेलो मेरो नाम चाहिँ सन्दिपा लेप्चा हो होइन मैले चाहिँ अस्ति भर्खर फ्लिपकार्टमा चाहिँ पिलग्रिम्स भन्ने सामान मगाएको थिएँ जो चाहिँ अनुहारमा हाल्ने उयो सामान हो त्यो सामान चाहिँ एकदमै राम्रो रहेछ होइन मेरो पहिला चाहिँ अनुहारमा चाहिँ पुरा पिम्पल्स् डन्टिफोर अन्त अलिअलि यो कालो कालो दाग दागहरू थियो होइन अन्त त्यो नराम्रो टाइपको थियो म त्यतिबेला होइन तर जब यो पिलग्रिम्स चाहिँ लगाएदेखि चाहिँ मेरो अनुहार चाहिँ एकदमै राम्रो भएको छ एकदमै सेतो होइन त्यो ड डन्टिफोरहरू त्यो पिम्पल्सहरू अहिले अलिक हटेको छ होइन अब मेरो फेस चाहिँ एकदम सफा भएको छ अहिले चाहिँ होइन अन्त जब म बाहिरतिर हिँड्छु होइन साथीहरूले पनि भन्छ अम्बो तेरो अनुहार त कस्तो दामी रहेछ कस्तो सफा रहेछ पहिला त त्यस्तो थिएन तेरो भन्थ्यो त्यहाँदेखि उसले भन्यो तैँले के चलाउँछस् तेरो अनुहारै अब उयो गर्नु सफा गर्नु चाहिँ भन्यो मलाई त्यहाँदेखि चाहिँ मेले भनेँ साथीलाई मैले फ्लिपकार्टमा चाहिँ उयो पिलग्रिम्स भन्ने क्रिम मगाएको थिएँ भनेर भनेँ अन्त मेरो साथीले पनि मँगायो त्यो सामान होइन मगाइसकेर चाहिँ त्यो मेरो साथीले पनि त्यो पिलग्रिम्स लगाएछ अनि उहाँको पनि अनुहार चाहिँ एकदमै सफा भएको छ अहिले त्यो डन्डिफोर पिम्पल्सहरू आएको छैन अहिले त्यो सामान लगाएदेखि चाहिँ एकदमै दामी भएको छ त्यो सामान अब एकदमै दामी भएको छ त्यसको चाहिँ अनुहार बाहिरतिर जाँदाखेरि पनि भन्छ तिम्रो अनुहार चाहिँ अब पहिलादेखि यस्तो जन्मैदेखि यस्तो हो कि बिचमा आएर भएको भन्यो मलाई होइन अन्त मैले भनेँ होइन पहिला एकदमै नराम्रो थियो मेरो अनुहार कालो कालो थियो होइन त्यहाँदेखि डन्डिफोरै डन्डिफोर थियो पिम्पल्सहरूले भरेको थियो भनेँ मैले अरूलाई त्यहाँदेखि चाहिँ त्यसो भनेँ मैले त्यहाँदेखि उनीहरूले भन्यो अन्त मैले उयो डक्टरलाई उयो गरेर चाहिँ मैले फ्लिकार्टमा पिलग्रिम्स भन्ने क्रिम मँगाए भनेँ त्यहाँदेखि त्यो लगाएँ मैले छ छ महिनामा लाउनु पर्दो रहेछ त्यो लगाएदेखि चाहिँ मेरो अनुहार एकदमै सफा भएको छ भन्यो मलाई त्यहाँदेखि चाहिँ मैले उनीहरूलाई पनि सामान मगाउनु भनेर त्यहाँदेखि मलाई एकदमै राम्रो लाग्यो त्यो चाहिँ होइन मैले त्यो सामान मँगाउदाखेरि चाहिँ आठ सय कुनि कति रुपियाँ आठ सय पचास रुपियाँ आठ सय पचास थियो आठ सय पचास होइन दाम अब आठ सय पचासमा सामान एकदमै राम्रो लाग्यो मलाई एकदमै राम्रो थियो म चाहिँ सबैलाई भन्छु अब मान्छेहरूको डन्डिफोर पिम्पल्स अनुहारतिर कालो कालो दागहरू छ उनीहरूलाई भन्छु यो पिलग्रिम्स चाहिँ चलाउनु भनेर भन्छु क्या उनीहरूलाई म यो सुझाव दिन्छु यो चलाउनु यो क्रिम चलाउनु भनेर चाहिँ म एकदमै राम्रो क्या अब एकदमै राम्रो लाग्यो मलाई चाहिँ मो चाहिँ खुसी छु यो क्रिम यो पिलग्रिम्सबाट चाहिँ होइन अन्त मेरो फेमिलीहरूलाई भनेको थिएँ प्राय ले उनीहरूले चलाएको छ है यो पिलग्रिम्स एकदमै सफा एकदमै राम्रो लाग्यो मलाई